हजुर को बोल्नु भयो भन्नुहोस् हजुर हजुर ए हजुर ए हजुर अहिलेको यो जुनचाहिँ बर्खाको सिजन छ रेनी सिजन यो सिजनमा चाहिँ सबै कुकुरकै तपाईँको रौँ चाहिँ झर्ने सिजन नै हुन्छ यो चाहिँ कि अनि यसमा त्यस्तो सुर्ताउनु पर्दैन त्यो रौँहरू झर्दाखेरि हो अनि यो सबै कुकुरको प्राय झर्छ नै त्यसमा त्यो केही छैन विन्टरमा पनि झर्छ विन्टरमा त नझर्नु पर्ने विन्टरमा चाहिँ तिनीहरूको अझै त्यो झरेको बेला हुन्छ नि रौँ त्यो विन्टरमा चाहिँ आउने गर्छ कि हजुर र पनि त्यस्तो सुर्ताउनु पर्दैन हजुर त्यस्तो त्यसलाई त्यस हजुर कुकुरको नि ए हजुर हजुर त्यो अब जर्मन कुकुर जर्मन सेफर्ड चाहिँ तपाईँको अलिकति ठुलै खालको हुन्छ नि त कुकुर कि त्यसलाई अब मेन त त्यसको त डाइटै हो अलिकति त्यसलाई राम्ररी दिनुपऱ्यो खानाहरू हो हजुर त्यसको अब अरू सप्लिमेन्टहरू पनि केही हुन्छ नि बजारबाट किनेर पनि त्यस्तोहरू दिनुहोस् न राम्रै हुन्छ त्यो हजुर हजुर ए ए हजुर हजुर ए हजुर हजुर हजुर लानुहोस् न त्यसलाई यसो वकतिर घुमाउनु बिहान बेलुका हो अरू केही छ तपाईँको ए त्यो के छेर्ने हो डाइरिया टाइपको ए ए भएकै छैन ए होइन त्यसको लागि चाहिँ यहाँनिर तपाईँ कालिम्पोङमा जानुहोस् कि बजारमा मेन रोडमा त्यहँनिर पाण्डेको दोकान भन्ने छ कि एउटा त्यहाँनिर चाहिँ हजुर यस्तो पेटहरूको उयो नै गर्छ कि त्यहाँबाट दिन्छ नि दवाईहरू लिनुहोस् हो त्यसलाई कुन चाहिँ टाइममा उनीहरूले सबै दिइहाल्छ इन्सट्रक्सनहरू हो त्यो अनुसार गर्नुहोस् न ल हुन्छ हुन्छ